हेलो भाइ सङ्गम रेस्टुरेन्ट हो म रन्जना राई बोलेको हो सोमबारेबाट मेरो नानीको बर्थ डे थियो कि आज केही अर्डर गर्नु थियो र नि चिकन राइस हुन्छ ए अन्त फ्रेन्च राइस बर्गर ए हुन्छ अन्त त्यो केक केकहरू कहाँ पाउँछ होला है हजुर केक पनि अर्डर गरिदिनु सक्नु हुन्छ तपाईँले हजुर मेरो नानीहरू बिसजना जतिको लागि हजुर कति बजेसम्म ल्याइदिई ल्याइदिई सक्नु हुन्छ होला है यत्रो मैले अर्डर गरिसकेँ हो अन्त केही छुटहरू पाउनु सक्छ ए हुन्छ हुन्छ